मेरो अर्डर थियो तपाईँहरूसँग है तपाईँको रेस्टुरेन्टबाट मैले खाना अर्डर गरेको थिएँ र मैले जुन चाहिँ खाना अर्डर गरेको थिएँ खाना अर्डर अर्डर गरिसकेपछि त्यसको रेस्पोन्स मैले पाउन सकिरहेको छुइनँ र मैले जुन चाहिँ अर्डर गरेँ त्यसको कुनै कन्फर्मेसन मेरो मोबाइल नम्बरमा पनि आएको छैन र जसले गर्दा चाहिँ म कन्फ्युज भइरहेको छु यसोस्ले गर्दाखेरि जुन चाहिँ मैले पैसा पेमेन्ट गरेको थिएँ मैले त पैसा पेमेन्ट भयो कि भएन त्यो पनि मैले थाहा पाइरहेको छुइनँ र अहिलेसम्म मेरो कुनै खाना अर्डर कन्फर्म भयो कि भएन त्यो पनि मैले अहिलेसम्म कन्फर्म कुनै कन्फर्मेसन पाउनसकेको छुइनँ यसोस्ले गर्दाखेरि तपाईँहरूको वेबसाइटमा गएर पनि मैले के गरेँ वेबसाइटमा चेक गरेँ तर तपाईँहरूको वेबसाइटबाट पनि मैले कुनै रेसपोन्स पाउन सकिनँ हुनुसक्छ तपाईँहरूको वेबसाइट जुन चाहिँ छ अलिकति सर्बरको प्रब्लमले गर्दाखेरि समस्याले गर्दाखेरि अतिकति तपाईँहरूको सर्बर पनि अलिकति ढिलाइ भएको मैले महसुस गरिरहेको छु र यसोस्ले गर्दाखेरि यसको जानकारी मलाई दिनुभयो भने अति असल हुने थियो